त्यो त अब धेरै फाइदा छ नि गाउँको मान्छेहरूलाई धेरै फाइदा छ पाखा पाखा गएर खेल्नु पनि सक्छ पैसा कमाउनु पनि सक्छ साथीभाइसँग चिनाजाना पनि हुन्छ पाखा पा गएर पैसाहरू पनि कमिन्छ खेलकुद खेलेर धेरैवटा खेलहरू पनि खेल्नु सक्छ जिउ पनि फुर्तिलो हुन्छ जिउलाई एक्सर्साइज पनि हुन्छ त्यो खेलकुद खेल्नाले धेरै राम्रो खेलकुद खेल्नु पनि धेरै धेरै

फुटबलहरू पनि खेल्नु सक्छ सबै कुरो खेल्नु सक्छ